विशेष गरी चाहिँ के भन्छ जुन चाहिँ यो एउटा स्यामसङ जेजे टु भन्ने एउटा मैले मोबाइल फोन चाहिँ यो पवन स्टोरबाट किनेको थिएँ है त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो किन भन्दाखेरि त्यसको दाम साह्रै धेर पनि होइन साह्रै कम्ती पनि होइन तर हामीलाई एउटा साधारणभन्दा साधारण एउटा आम मान्छेलाई प्रयोगमा ल्याउनु चाहिँ एकदमै उत्तम लाग्यो नि त्यसको चाहिँ फाइदा के लाग्यो भन्दाखेरि चाहिँ मलाई नि त्यसको ब्याट्री चाहिँ बचत एकदमै राम्रो तपाईँको हन्ड्रेड पर्सेन्ट भयो भने त्यसले एक दिन पुरै पुरै थाम्ने अनि बेसी डिस्टर्ब पनि छैन त्योभन्दा त्योभन्दा अघि पनि मैले कतिवटा फोनहरू किनेर युज गरेँ तर त्यो फोनहरू चाहिँ कतिवटा त्यो तपाईँको के त्यो राम्रो फङ्सनिङ थिएन चार्ज पनि एकदमै कम्ती मतलब त्यो चार्ज गर्दा पनि हन्ड्रेड हुने फेरि एकैछिनमा लो भइहाल्ने अब त्यस्तो अन्त बेसी ह्याङ हुने थियो र त्यसको तुलनामा चाहिँ जुन चाहिँ मैले यो स्यामसङ जे टु किनेको छु अन्त किनेँ पवन स्टोरबाट त्यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई र मेरो पर्सनल विचारबाट चाहिँ एउटा व्यक्तिगत यो मेरो चाहिँ विचार सु सुझाउ चाहिँ अरूलाई त्यही राख्न चाहन्छु तपाईँहरूले पनि लिनु भन्छु यो स्यामसङ जे टु चाहिँ मलाई राम्रो लाग्यो मेरो चाहिँ यो आफ्नै सोच हो विचार हो अनि अनुभव गरेको कुरा मैले तपाईँलाई सेयर गरेको हुन त अब सबैलाई त्यही कुरो राम्रो नहुन पनि सक्छ है र मैले चाहिँ किनेर प्रयोग गरेँ र त्यही आधारमा चाहिँ मेरो सानो एउटा अनुभव चाहिँ तपाईँलाई सेयर गरेको साझा गरेको हो है मलाई यो स्यामसङ जे टुको चाहिँ मोबाइलको ब्याकअप मोबाइलको भन्दा ब्याट्रीको ब्याकअप चाहिँ एकदम राम्रो लाग्यो अनि फोनको पनि राम्रो छ ह्याङहरू हुँदैन बेसी डिस्टर्ब छैन